हाम्रो भारतको शिक्षा प्रणालीको बारेमा भन्नु हो भनेदेखिलाई अब अहिले पहिलाको भन्दा त धेरै राम्रो भएर गएको छ पहिलाको भन्दा धेरै राम्रो भएको छ सायद त्यो अब विदेशी शिक्षाको उयो पनि भएर होला अरू स्वदेशीको पनि दुईपट्टिको उसमा भएकोले गर्दा धेरै राम्रो भएको छ शिक्षाको उन्नतिकारमा र पनि अन्य देशहरूसँग त तुलना गर्न सकिँदैन अब धेरै कुराको अभाव हुन्छ उनीहरू अब धनी कन्ट्री भइहाले अरू देशसँग तुलना गर्न सकिँदैन अब उनीहरू त धेरै राम्रो छ तर कतिवटा विदेश देशहरूभन्दा पनि हाम्रै भारतकै राम्रो छ हाम्रै आफ्नो देशकै यसमा अब हामीले गुमाएका छौँ कतिवटा कुराहरू जस्तै हेर्नु भने टेक्नोलोजीमा हेर्नु भने टेक्नोलोजीकली हेल्थ एन्ड हेल्थ केयरमा हो भने धेरैवटा कुराहरू सिक्नुपर्नेछ सिक्न चाहिँ भारतवर्षले सिकी पनि रहेको छ सिक्दै पनि छ अझै पनि उता सिक्दैगयो भने हाम्रो भारत देश धेरै राम्रो हुनेछ भन्ने लाग्छ